हजुर धेरै नै परेको छ नेपाली भाषा बोल्दा लेख्दा किनभने धेरै जग्गाहरूमा नेपाली भाषालाई बुझ्दैन र लेख्दाखेरि पनि उनीहरूलाई बुझ्दैन उनीहरूले इङ्गलिस मात्रै बुझ्छ र त्यही भएर मलाई धेरै नै प्रब्लम परेको छ नेपाली भाषा बोल्दा लेख्दा एकदम कठिनाइ परेको छ केही सामान किन्नुपर्दाखेरि कुनै नयाँ जग्गामा जाँदाखेरि केही सामान किन्दाखेरि म केही सामान किन्दा पनि नेपाली भाषा बोल बोल्दा पनि उनीहरूले बुझिदिँदैन र यतिसम्म पनि छन् कि मानिसहरू लेख्दाखेरि पनि नेपाली भाषा बुझ्दैन र म एकदम मलाई एकदमै कठिनाई छ नेपाली भाषाको सामना गर्नु परिरहेको छ नेपाली भाषा बुझ्नैसकेको छैन कत्ति जग्गातिर कत्ति सामानहरू लिँदा कत्ति कुराहरू गर्दाखेरि केही कुरामा नेपाली भाषालाई बुझ्नुसक्दैन र त्यही भएर मलाई धेरै कठिनाइ भइरहेको छ